मैले स्कुलमा भारतीय बैज्ञानिक सर आइज्याक न्युटनको बारेमा धेरै पढेको थिएँ र जस्तो कि सबैलाई थाहा छ सर आइज्याक न्युटनले ग्राभिटी ल अफ ग्राभिटी को खोजी गर्नु भएको थियो है र उहाँ एकदिन रुखको फेदमा बसेर उकालो फर्केर हेर्दा एउटा आइफल जब ओह्रालो झर्छ तब उहाँले सोच्नु भयो कि किन यो आइफल चाहिँ ओह्रालो नै झऱ्यो किन चाहिँ माथि गएन भनेर उहाँले सोँच्नु भयो है र जब उहाँको दिमागमा यो एउटा प्रश्न उठ्यो तब उहाँले धेरै रिसर्चको बादमा यो एउटा ल अफ ग्राभिटीको कारणले गर्दाखेरी चाहिँ जति पनि सामान छ त्यो चाहिँ उकालो नगएर ओह्रालो नै झर्छ भन्ने एउटा ललाई उहाँले आविष्कार गर्नु भयो र यो एउटा एकदमै इन्ट्रेस्टिङ एउटा टपिक पनि थियो है बैज्ञानिक बिज्ञानको लागि र मलाई धेरै नै इन्ट्रेस्ट पनि लागेको थियो जब यो ल अफ ग्राभिटी हाम्रो स्कुलमा हाम्रो टिचरद्वारा पढाइएको थियो है अनि अर्को चाहिँ जब हामीले भारतीय गणितज्ञको बारेमा पढ़छौँ तब हामीले आर्यभट्टको नाम कहिले पनि बिर्सन सक्दैनौँ उहाँले नै शून्य लाई खोजी गरेर निकाल्नु भएको थियो र कुनै पनि नम्बरस् शून्य देखिको शुरु हुन्छ भनेर खोजी गरेर निकाल्ने नै आर्यभट्ट हुनुहुन्छ है र यदि उहाँले शून्य आविष्कार गर्नु नगर्नु भएको भए हामीलाई अहिले पनि यो म्याथमा धेरै नै गाह्रो पर्ने थियो है र जब शून्यको आविष्कार उहाँले गर्नुभयो तबदेखिको यो अन्य अरू नम्बरहरूको पनि आविष्कार हुँदै गयो र आर्यभट्टलाई पनि हामी कहिले पनि बिर्सनु सक्दैनौँ अनि अहिलेसम्म पनि सर आइज्याक न्युटन र आर्यभट्टले जुन चाहिँ प्रकारको आविष्कार उहाँहरूले गर्नुभएको थियो त्यो बिषयमा नै धेरै धेरै अध्ययन यस टपिकमा हामीले स्कुल अनि कलेजमा गर्नु पर्ने हुन्छ र यो एकदमै इन्ट्रेस्टिङ टपिक पनि सम्पूर्ण बिध्यार्थीहरूको लागि हुन्छ जस्तो मलाई लाग्छ